हजुर दाजु तपाईँको लुगा दोकान छ है हेलो तपाईँको लुगा दोकान छ है मलाई अलिकति दसैँको लागि लुगाहरू चाहिएको थियो कि मेरो फ्यामिलिको लागि के के पाउँछ तपाईँको त्यहाँ भन्नुहोस् त त्यही त मेरो आमाबाबाको लागि अलिकति लुगाहरू चाहिएको थियो कि त्यही भएर नि कति के डिस्काउन्टहरू चलेको छ होला है अहिले तपाईँको दोकानमा पूजाको लागि दसैँ पनि आउँदैछ डिस्काउन्टहरू होला नि है त्यही त तपाईँको यो दोकान चाहिँ कहाँनिर पऱ्यो तपाईँको यो दोकान चाहिँ कहाँनिर पऱ्यो ए गुरुङ बस्ती त्यो गुम्बाको छेउमा हो कति बजेसम्म खुल्ला हुन्छ होला है ए सुन्नुहोस् न कि त मलाई ड्युटी जानु छ कि के त्यहाँ तपाईँको सन्डे चाहिँ खुल्ला हुन्छ कि हुँदैन हौ सन्डे आऊँ भनेर नि किनभने ड्युटीले गर्दाखेरि त छुट्टी पाउँदैन खुल्लै हुन्छ है त्यही त साडीहरू चाहिँ कस्तो कस्तो खाल्को होला है त्यो बनारसी साडीहरू छ अनि त केटा मान्छेहरूको लागि चाहिँ

कुर्ताको प्राइसहरू चाहिँ कतिदेखि स्टार्ट होला है तपाईँहरूको त्यहाँनिर ए क्वालिटी त राम्रो होला है रङहरू त जाँदैन होला नि फेरि तपाईँको दोकानको जिन्सहरू पनि कलरहरू जाँदैन होला नि है जिन्स प्यान्टहरू पनि छ ब्लु कलरमा ए हुन्छ साडीहरू मलाई त साडी अनि त हुन्छ हुन्छ मलाई त साडी अनि त त्यो कुर्ता अनि जिन्सहरू लिनुछ कि एक दुईवटा अँ अनि हाम्रो लागि पनि कुर्ताहरू पाउँछ पन्जाबी कुर्ताहरू हुन्छ नि ए हुन्छ हुन्छ दाम त सस्तो सस्तोमा मिलाइदिनुहुन्छ होला नि है म आउँछु कि आइतवार ए हुन्छ कहिलेसम्म हो त्यो अफर चाहिँ पूजाअगाडि हो ए हुन्छ हुन्छ म आउँछु नि ल आइतवार अँ भोलि आउँछु नि भोलि है आइतवार भोलि आउँछु नि ल म तपाईँको दोकानमा अँ हुन्छ दाजु